हेलो ए म बाख्राकोटबाट नम्रता बोलेको कि हजुरहरूकोमा के भन्छ तपाईँहरूकोतिर नयाँ नयाँ डिसहरू के आएको छ हौ ए सुन्नुहोस् न के भन्छ मलाई चाहिँ मैले त चिकन पिजाहरू त पहिलै खाएको होइन अन्त फ्रेन्च फ्राइजहरू पनि खाइरहेको मलाई चाहिँ उयो चाहिएको थियो कर्न पिजा चाहिएको थियो हौ कर्न कर्न पनि भएको होइन अन्त के भन्छ पनिर कर्न र पनिर मिक्स भएको पिजा छ तपाईँहरूकोमा अभाइलेबल हजुर ए सुन्नुहोस् न के भन्छ नयाँ नयाँ डिसहरू के के आएको छ हौ हजुर हजुर ए मलाई चाहिँ कर्न पिजा चाहिएको थियो हो के भन्छ तपाईँहरूकोमा कहिलेसम्म आउँछ होला

ए सुन्नुहोस् न मलाई एउटा अर्डर चाहिएको थियो कि म चाहिँ यहाँ बाख्राकोटमा बस्छु होइन मेरो चाहिँ न्यू पोस्ट अफिस लाइन हो घर अनि यताको पिनकोड चाहिँ सेभेन थ्री फोर फाइभ जिरो वानमा चाहिँ तपाईँहरू मलाई अर्डर पार्सल गरिदिन सक्नुहुन्छ

ए स कहिले कहिलेसम्म यो कहिलेसम्म आउँछ होला यो पिजा

ए के भन्छ मलाई चाहिँ छिट्टै चाहिएको थियो कि किनभने मेरो घरमा गेस्टहरू पनि आउनु हुँदैछ अन्त उनीहरूलाई पनि उनीहरूले पनि मेरो कजन्स बैनी भाइबैनीहरू पनि आउँदैछ कि अनि उनीहरूलाई पनि खा टेस्ट गर्नु थियो अरे त्यही भएर मैले अर्डरको लागि सोधेको नि हजुर ए त्यसो भए मलाई छिटोभन्दा छिटो अर्डर पार्सल गरिदिनु होस् न हुन्छ हजुर ए हुन्छ म मेरो डिटेल्स लेख्नुहोस् त नम्रता छेत्री हजुर बाख्राकोट टी गार्डन यताको पिनकोड चाहिँ सेभेन थ्री फोर फाइभ जिरो वान

डिस्ट्रिक चाहिँ जलपाइगुडी हजुर ए हुन्छ मलाई एकपल्ट क अर्डर आउँदा त कल आउँछ नि है हजुर मेरो नम्बर लेख्नुहोस् त सेभेन फोर जिरो सेभेन फोर एट नाइन टु सेभेन फोर होइन नाइन टु सेभेन फोर ए हुन्छ हुन्छ थ्याङ्क्यु